म धेरै दिनको लागि बाहिर जानुपऱ्यो भने म उतापटि छिमेकी दिदीहरूलाई यसो फुलमा बिहान बेलुका पानी हालिदिनुहोस् है भनेर भनिराख्छु विचाराहरू पानी त हालिदिनुहुन्छ तर त्यो घाँसहरू उम्रेर कोही बेला त त्यो फुलहरूभन्दा पनि ठुल्ठुलो भइरहेको हुन्छ के हप्ता दिनहरू कोही बेला महिना दिन बाहिर बसेर आउँदाखेरि फेरि आफू घरमा दुई चार दिन बसेको दिन गोडगाड गऱ्यो बल पटहरू चेन्ज गऱ्यो मलहरू चेन्ज गऱ्यो माटो चेन्ज गऱ्यो त्यहाँदेखि फेरि कोही बेला बाहिर निस्केको बेलामा त बेस्याहारै हुन्छ नि